म चाहिँ अलिपुर डिस्ट्रिक्टबाट हो र यहाँ चाहिँ धेरै गरम छ होइन हामीहरू चाहिँ सबैजना साथीहरू मिलेर पौडी खेल्नु जान्छ खोलामा अब जाँदैन भन्दा पनि अब गरमले गर्दा खेल्नैपर्छ हामीलाई मजा पनि आउँछ होइन अनि हामीहरू सबैजना खानाहरू पकाएर लान्छ हो अनि त सबै साथीहरू जान्छ हामी खेल्नुलाई धेरै मन पराउँछ हाम्रो यहाँ खोला चाहिँ अलिकति टाढै छ यहाँदेखि होइन तर पनि अब हामी साथीहरू जान्छौँ मजा आउँछ गर्मी नै त्यस्तै छ अनि त अब जाँदिन भन्दा पनि जानैपर्छ हो त्यसैले गर्दाखेरि अब सबैहरू जान्छु मजा पनि आउँछ अब साथीहरू हुन्छ इन्जोय गर्छु हामीहरू खानाहरू के के पकाएर जान्छु होइन अनि त गानाहरू ब्लुटुथहरू पनि लिएर जान्छु सबैजना गाना गाना बजाएर नाच्छु अनि त खोलामा खेल्छु हामी बेसी त्यस्तो प्रोफेसनल त होइन हैन लामो लामो खेल्नु सक्दैन तर अलिअलि चाहिँ सक्छु हामीहरू सबैजना हो त्यसैले सबै जान्छौँ मजा आउँछ